अजय दाजु तपाईँको होटलमा अस्ति मैले खाना अर्डर गरेको थिएँ त्यही भएन हो मलाई चाहिँ पैसा फर्काइदिनु खाना चाहिँ चाहिँदैन फेरि चाहियो भनो भने म भन्छु नि तपाईँलाई ल